हजुर भन्नु होस् हजुर हो त म जुत्ता दोकानको सुजता बोलेको नि हजुर हजुर हजुर हजुर ए ल बहिनी अब पैसा फिर्ता त हुँदैन अब तपाईँले त्यो एक पल्ट मात्र त लगाउनु भयो होला जुत्ता है अन्त यसो गर्नु होस् न अब तपाईँ हाम्रो डेलीको अब कस्टमर हो है त्यो जुत्ता चाहिँ तपाईँले लिएर आउनु होस् कि अन्त त्यो त्यसको साइजमा चाहिँ अब मिलेछ भने तपाईँलाई अर्को जुत्ता दिन्छु है र त्यहाँ अब मिलेन भने चाहिँ अब एक दुई दिन बादमा आउँछ नि तर बहिनी पैसा चाहिँ रिटर्न हुँदैन अन्त कि अन्त त्यो तपाईँले फर्स्ट टाइम लगाएर होला अब पछि लगाउँदाखेरि बा हुन्छ कि बा ठुलो हुन्छ कि अब त्यो नयाँ भएर पनि अब त्यो तपाईँलाई चेपेको हुनु सक्छ हो अन्त पैसा चाहिँ अब रिटर्न पैसा हजुर पैसा त अब रिटर्न हुँदैन नि बहिनी कि बरु म साटी चाहिँ दिन्छु नि तपाईँले अब सधैँ लानु हुन्छ हो अनि तपाईँ त हाम्रो कस्टमर हो अब कस्टमरलाई त्यसै उयो गर्नु भएन जुत्ता चाहिँ ल्याउनु होस् न म साइज हेरेर तपाईँलाई साटिदिन्छु नि हजुर

ए अन्त तपाईँको त अन्त साइज त हजुर तपाईँले त साइज त ठिकै लानु भएको थियो त बहिनी हजुर त्यो जुत्ता लगाएर साइज हजुर तपाईँ टाढै बाटो पो जानु भयो कि त्यो जुत्ता लगाएर हो अन्त त्यस्तो नगर्नु होस् न अब तपाईँले अब मन पराएको जुत्ता म त्यही डिजाइनमा नै म तपाईँलाई खोजिदिन्छु तर म पैसा चाहिँ रिटर्न गर्नु सक्दिनँ बहिनी ल त्यो जुत्ता ल्याउनु होस् हो त्यो जुत्ता म फर्काइदिन्छु नि तपाईँलाई अर्को नयाँ दिन्छु नि है ए हुन्छ ए ए

ए हुन्छ बहिनी हुन्छ भोलि ल्याउनु होस् न ल म साटिदिन्छु हुन्छ हुन्छ